प्रविधिले विभिन्न रोजगार अवसरहरू कसरी सृजना गर्नुमा सहायता गर्छ भन्दाखेरि चाहिँ कुनैपनि आफ्नो स्किल होस् हैन कुनैपनि ट्यालेन्ट होस् चाहे त्यो इनोभेटिभ ट्यालेन्ट होस् या क्रिएटिभ ट्यालेन्ट होस् अहिलेको जमानामा सबै कुराको भ्याल्यु छ किनभने दिस इस इन्टर्नेट एज त्यसले गर्दाखेरि मानिलिउँ कुनै पनि कुरा इनोभेट हुन्छ भने मन्छेाले टाइ ट्राइ गरिहाल्छ त्यसको जस्तो कि सिमपल इकज्याम्पल इन्सटाग्राम भयो फेसबुक भयो त्यो बाहेक अहिले जुन चाहिँ यो हामी गर्दैछौँ एआइ आर्टिफिसल इन्टिजेलिजेन्स भयो यो कुराहरूले के गर्छ भन्दाखेरि अब फर इक्जाम्पल फेसबुककै कुरा लिउँ या युट्युबकै कुरा लिउँ भने यसमा हामी भिडियोजहरू हाल्न सक्सैँ भिडियोज हाल्दा जुन चाहिँ एडको सिस्टम छ त्योबाट पनि पैसा आउँछ र त्यस बाहेक अब त्यो मन्छे अलिकति पपुलर भयो फेमस भयो होइन प्रख्यात भयो भने त्यो मान्छेहरू इभेन्टतिर पनि जान्छ कुनै पनि प्रोगामहरूतिर गोएर उनले आफूले पार्टिसिपेट गर्छ या आफूले त्यहाँ संलग्न भएर त्यो संग्लग्नतामा पनि आफ्नो टाइमको पनि पैसा मान्छेले कमाउन सक्छ त्यो आजभोलि विद्यार्थीहरूले के डिग्रीहरू मन पराउँछ भने त्यही कम्प्युटर साइन्स हो होइन त्यो बाहेक अब योगाहरू भ योगा कम्प्युटर साइन्स यो फेसन डिजाइनिङ एप्लिकेसन बिल्डिङ त्यस्तै त्यस्तोहरू छ